अबो चित्रकला बारेमा भन्नुपर्दा चाहिँ म त्यस्तो राम्रो चित्र कला गर्न सक्ने चाहिँ होइन तर घरमा अब बाबाले नै अलिअलि सानो सानो कुराहरू सिकाउँदाखेरि चाहिँ एउटा यसो प्राकृतिकहरू घर रुख पातहरू हरियाली वरपर आँगन चौर त्यस्तोहरू चाहिँ अलिअलि बनाउन सक्छु र कुनै कुनै ठुल्ठुलो त्यसतो चित्रकलाहरू गर्नु चाहिँ त्यति म जान्दिन पनि मलाई रुची त थियो तर अब आफ्नो आफ्नो एउटा हबी हुन्छ र म त्यस्तो चित्रकला गर्न सक्ने चाहिँ होइन सानो सानो नानीहरूलाई यसो सिकाउनुओर्नु त्यस्तोमा चाहिँ म सक्छु